मेरो परिवार ठुलो परिवार हो होइन त्यसमा आमा बाबा सबैजना हुनु हुन्छ सबै मलाई राम्रो गर्नु हुन्छ माया गर्नु हुन्छ मेरो एउटा छोरा छ होइन त्यो पनि यति दसमा पढ्छ त्यहाँदेखिको मेरो दिदी नन्दहरू आमाज्यूहरू सबैजना छन् मेरो बुढा हसबेन्ड एकजना हुनु हुन्छ होइन त्यसले गर्दा मलाई राम्रो छ मेरो फ्यमिलीमा सपोर्ट गर्छ राम्रो छ मेरो त माइतीमा नि मेरो आमा दाजु भाउजू हुनु हुन्छ भदैनी छ सबैजना हुनु हुन्छ उहाँहरू पनि मलाई राम्रो गर्नु हुन्छ मैले पनि हेल्प गर्छु मेरो परिवारलाई अनि मलाई पनि मेरो सासू आमाहरू हुनु हुन्छ दुइजना होइन उहाँहरूले पनि मलाई राम्रो गर्नु हुन्छ मलाई सु मलाई राम्रो छ सुख छ राम्रो छ होइन तपाईँहरूले तपाईँहरूले तपाईँहरूको नि कस्तो छ भन्नु होस् मेरो त राम्रो छ फ्यामिली मेरा आमाहरूले राम्रो गर्नु हुन्छ मलाई मलाई कसले के केही त्यस्तो भन्दैन एकदम घरको छोरी जस्तै गर्छन् होइन त्यस्तो छ मेरो फ्यामिली चाहिँ एकदम राम्रो मलाई कहिले नराम्रो वचन लगाउनु हुँदैन मैले जे गरे पनि केहीमा पनि मलाई न भन्नु हुँदैन राम्रै भन्नु हुन्छ राम्रो छ मेरो फ्यामिली चाहिँ जोइन्ट फयामिली हो ठुलो फ्यामिली छौँ हामी होइन मेरो घरमा सबै राम्रो छ त्यस्तो नराम्रो हामी कुरा गर्दैनौँ झगडा लडाइँ पनि गर्दैनौँ सबैजना हामी राम्रै छौँ हजुर अन्त त्यसले गर्दा मेरो परिवार चाहिँ एकदम बेस्ट प फ्यामिली छ सबैले सपोर्ट गर्छ मलाई साह्रै खुसी छु म यो घरमा आएर होइन हजुर अन्त मेरो साथी मेरो साथी चाहिँ लक्ष्मी हो हामीसँगै पढ्थ्यौँ अन्त सँगै पढ्थ्यौँ सँगै एकैजगा हाम्रो क्वार्टरमा बस्थ्यौँ त्यहाँदेखि त मेरो हामीसँगै मेरो साथीले पहिला बिहा भयो बिहा भएर उसको फ्यामिली खुसी थिएन किनकि उसको हसबेन्ड ड्राइभर थियो अनि उसको फ्यामिलीलाई चाहिँ ड्राइभर भनेर चाहिँ मन नपरेको फेरि अरू जातको थियो होइन अन्त मलाई अनि त्यहाँदेखि उसले भागेर बिहा गर्यो त्यहाँदेखिको अलिक दिन पछि उसको राम्रै थियो फ्यामिली त्यहाँदेखिको उसको दुइटा नानी छ छोरा छ अन्त उसको बुढाले पुरा ड्रिङ्कहरू गर्थ्यो लडाइँ झगडा गर्न थाल्यो त्यहाँदेखिको त्यहाँदेखिको उसको बुढा पुरा खाएर बिमारी भएर हस्पिटल लग्यो हस्पिटलमा लगेर राखेर उसको केही उपाय थिएन होइन सुनहरू थियो अलि अलि बेचेर पनि उसले अब आफ्नो बुढालाई बचाउने कोसिस गरी मजाले गर्नु सकेन अब छिटै वि विडो भइन् त्यहाँदेखि उसको नानी सानो सानो थियो अहिले ऊ अब आफ्नो माइतमा गएर काम गरेर नानीहरू पढाउँदैछ होइन मेरो साथीलाई साह्रै प्रब्लम छ त पनि अब अहिले उसको माइती राम्रो भएकोले गर्दा उसलई अहिले भाइ बुहारीले नि राम्रो गर्छ नानीहरू पनि स्कुलहरू पढ्छ उसले पनि कामहरू गर्छे प्राइभेट जब् गरेर उसले आफ्नो नानीहरूलाई राम्रो एजुकेसन दिँदैछ होइन त्यसले गर्दा त्यही त मलाई खुसी लाग्छ अब हसबेन्ड नभए पनि उसले आफ्नो नानीहरूलाई चाहिँ राम्रो शिक्षा दिँदैछे त्यो चाहिँ मलाई साह्रै खुसी लाग्छ